कपालको निम्ति विशेष गरी अदुवालाई पिसेर कपालमा लगाएर केही छन राखेर त्यसलाई फेरि साबुनले धोए कपाल राम्रो हुन्छ भनेर भनिन्छ र हाम्रो गाउँ घरमा त्यसको प्रयोग हुन्छ र विशेष छालाको लागि चाहिँ हल्दी मह अनि दुधको तर यो तिनटा चिजलाई मिलाएर बेलुका सुत्ने बेलामा अनुहारमा लगायो अनि बिहान त्यसलाई धुदा राम्रो हुन्छ भनेर भन्छ र हामी गाउँ घरमा त्यो प्रयोग गर्छौँ र अर्को एलोभेरा हामी नेपालीमा घिउ कुमारी भन्छौँ र एलो भेराको जेल निकालेर त्यसलाई पनि हामी अनुहारमा या हात खुट्टाको छालामा लगाएर लगाउने काम पनि गर्छौँ